सोफा यति राम्रो लाग्यो कि मलाई त औधी मनपऱ्यो घरको परिवारहरूले पनि मन परायो केटाकेटीले औधी मन परायो र हिजो अस्ति एक हप्ता अगाडि एउटा सोफा किनेको छु रङ पनि नाता नातिनीलाई मनपर्ने घरका केटाकेटीहरूलाई मनपर्ने रङ अब त्यो सोफा यति मज्जाको छ कपडा पनि त्यस्तै राम्रो त्यस्तै मज्जाको चटक्क परेको फेरि हल्का पनि रहेछ सोफा जहीँ लगेर जहीँ राख्दा पनि हुने सबैले बोक्नु सक्ने सानो उमेरको नानीहरूले नि बोक्नु सक्ने ठुलो उमेरकोले पनि बोक्नु सक्ने सार्नु सक्ने कुनै आपद नहुने एकदमै राम्रो लाग्यो मलाई र यो सोफा कहाँबाट ल्याएको भनेर मेरो पाहुनाहरूले आएर सोधे मेरो भान्जा भान्जीहरू आएर सोधे मैले फलानोको दोकानबाट भनेको छु र त्यहाँ सायद उनीहरू जान्छन् होला त्यस्तै सोफा किन्छन् होला उनीहरूलाई औधी मन परेको छ यो सोफा अहिले प्रायः प्रायः हाम्रो गाउँ बस्तीमा सबैको घरमा छ सोफा नभएको घर त एकदमै बिरलै पाइन्छ र सोफा अहिले अहिलेको जमानामा अहिलेको परिवेशमा चौकीमा बस्नु भन्दा सोफा सोफा सेट त्यस्तै मन पराउँछन् पाहुनाले पनि त्यस्तै मन पराउँछ घरकोले पनि त्यस्तै मन पराउँछन् अहिले सज सजावट को जमाना छ त्यसले गर्दाखेरि राम्रो राम्रो चिजहरूको नै यहाँ डिमान्ड हुन्छ यो सोफा त अति राम्रो छ अति राम्रो र त्यो सोफाको दोकाने त्यो जसले बनाउँछ त्यो कारिगर त्यसको एकदमै राम्रो हस्तकला रहेछ उसको सिप रहेछ र यस्तै चिजहरू चाहिँ प्रायः बनियो भने हाम्रा धेरै सिके हाम्रो नानीहरूले त्यो सोफावालसँग गएर सोफा बनाउनेसँग सिके भने भविष्यमा त्यो नानीहरू पनि यस्तै बनाएर ब्यापार गर्नु सक्छन् आफ्नो जीवन धान्न सक्छन् परिवार पालन गर्नु सक्छन् हाम्रो अरू त केही छैन सोफा यति राम्रो बनिनु चाहिँ म हाम्रो कारिगरहरूलाई चाहिँ धन्यवाद दिन्छु र सोफा सोफा हो सोफाले घरको शोभा बढाएको छ जसरी घरको शोभा बढाउनु फुलबारी चाहिन्छ भने फुलबारी चाहिँ गहना हो भने अहिले सोफा पनि भित्रीय गहना चाहिँ सोफा भाको छ जहाँ जानुहोस् जहाँ हेर्नुहोस् जसको घरमा हेर्नुहोस् सोफै सोफा छ एकदमै बरू खाँदैनन् एक छाक बरू खाँदैनन् तर राम्रैमा बस्नु चाहन्छन् र दुःख गर्नु पनि हाम्रो मान्छेहरूले चाहदैन सिक्नु चाहिँ चाहदैन अब हाम्रो मान्छेहरूले चाहिँ सिक्नुपर्छ हाम्रो भाइ बैनीहरूले सिक्नुपर्छ हाम्रो नानीहरूले सिक्नुपर्छ त्यो कारिगरी अर्काको सिकेर त्यो कारिगरीबाट आफ्नो जीवन धान्ने परिवार परिपालन गर्ने जीवन उपार्जन गर्ने जीवन चलाउने एउटा मेलो पनि हुन्छ सिक्छन् पनि यो सिकेर जानुपर्छ जसरी साउथ इन्डियादेखि लिएर बङ्गाल बङ्गालमा धेर कार्यका यस्तो कलाकारहरू छन् त्यस्तै ती कलाकारहरूले बनाएको चिज हाम्रो मान्छेहरूले पनि सिकुन् हाम्रा भाइ बहिनीहरूले पनि सिकुन् त्यसरी नै चलुन् चलाउन् उनीहरू जसरी चलेको छन् अब हाम्रो यहाँ काठको मिस्त्रीहरू छन् भाइहरू सिक्छन् यो काठको मिस्त्रीहरूले यो इलम सिके भने बहुत हुन्छ म एउटा उदाहरण दिन्छु यहाँ गाउँमा एउटा हाई स्कुल पढ्ने केटो त्यत्तिकै यताउता भएर हिँड्दैथियो उसलाई मैले डनबस्को पठाएर त्यहाँ काठको काम सिक्यो मैले त्यहाँ पठाएँ उसको आमा बाउलाई भनेँ पठाएँ सिक्यो र त्यो केटाले अहिले हैदराबादमा आफ्नो सोफाको दोकान खोलेर बिजिनेस गर्छ व्यापार गर्छ त्यो बहुत मलाई खुसी लागेको छ त्यस्तै हाम्रो अरू नानीहरूले पनि सिकेर केही काम गरुन् भविष्य धानुन् भविष्यमा भविष्य चाहिँ सिपमा छ टेक्निकल कुरोमा मात्रै छ कि बिजिनेस र टेक्निकल दुइटामा चाहिँ कि छ नोकरीमा छैन समय पनि छैन नोकरी पनि पाउँदैनन् अब भनेजस्तो पढ्दैनन् पनि पाउँदैनन् पनि त्यसले गर्दाखेरि चाहिँ केही काम सिकुन् यसरी नै मैले यो सोफाको विषय लिएर थुप्रो कुरोहरू भनेँ कुनै अन्यथा नहोला अन्यथा नमान्ने मैले जो देखेको कुरो सत्य कुरो भनिरहेको छु अब अर्को कुरो के भन्नु छ भने काठको काम काठको काम सिक्यो भने थुप्रै धन उपार्जन गर्नु सक्छन् परिश्रम गरेर काठको मिस्त्रीले अहिले मज्जा मज्जाको घरहरू बनाउँछन् उनीहरूको उनीहरू ठिकामा लिएर काम गर्छन् उनीहरको जीवन अरूको हेरी धेरै राम्रो छ अब मैले अघि भन्न चाहेको चाहिँ के हो भने सोफा र यो म अन्तमा आउँदैछु मैले भन्न चाहेको कुरो चाहिँ सोफावाल सोफा सबै उ छ र मलाई यो सोफा जुन छ मैले ल्याएको छु एक हप्ता अगाडि मेरा सम्पूर्ण परिवारले मन पराएका छन् मेरा गाउँलेहरूले पनि वाह वाह गर्दैथिए कत्ति राम्रो रहेछ भनेर र मलाई सोफा औधी मन परेको छ मन पऱ्यो र अब म सोफाको लागि अरूलाई पनि त्यहीँ गएर त्यस्तै सोफा लिनुहोस् किन्नुहोस् भनी म साथी भाइहरूलाई सल्लाह दिन्छु धन्यवाद